गाउनका लागि मलाई सेमी क्लासिकल गीतहरू मनपर्छ अनि अहिले भर्खरदेखि चाहिँ फेरि लोक दोहोरी एकदमै मनपर्न थालेको छ हो लोक दोहोरी नेपालको आवाजहरू जुन चाहिँ हाम्रो नेपाली आवाजहरू हुन्छ एकदमै एक्सट्रा अर्डिनेरी सङ्गीतको त्यो एउटा धुन हो त्यो कसैले पनि नकल गरेर गाउनु सक्दैन सङ्गीतको लोक दोहोरी जस्तो मलाई लाग्छ अनि मनपर्ने शैली अहिले त नेपालीको हाम्रो यो झ्याउरे ताल भयो समला भयो अनि फास्टमा तपाईँको टू फोर बिटको गीतहरू त्यस्तै नै मनपर्छ